हेलो भाइ कुखुरा कुखुरा दोकान हो मासु दोकान हो ए कुखुराको मासु छ होला ए मलाई पखेटा चाहिएको थियो हो अन्त त्यो उयो चाहिएको थियो फिलाको मासु पनि चाहिएको थियो हो हुन्छ है त्यसो भए मलाई मलाई पखेटा ढेड किलै चाहिएको हो अन्त फिलाको पनि ढेड किलै गरेर दिनुहोस् हो कसरी छ हौ अहिले तपाईँकोमा चाहिँ ए यसो मिलाइदिनु है भाइ दुई केजी तिन केजी हजुर अन्त जम्मा तिन किलो हो अहिले लिनु पठाउँछु नि म अन्त खसीको मासु पनि छ है खसीको चाहिँ मलाई उयो गरिदिनु नि त दुई किलो दिनु नि खसीको चाहिँ खसी चाहिँ कसरी छ हौ अहिले भाइकोमा ए ए हुन्छ दुई केजी नि ल अलिक राम्रो राम्रो हेरिदिनु है बोसोहरू कम्ति लगाएर ल ए हुन्छ भाइ अहिले लिनु पठाउँछु हजुर पखेटा ढेड किलो अन्त त्यो फिलाको ढेड किलो हुन्छ हुन्छ आउँदैछ है भाइ ल